मलाई लाग्छ ग्रामीण जनताका लागि कानुनी सेवामा कठिनाइहरू छन् हाम्रो जग्गामा उकिलहरू धेरै नै कम्ती पाउने गर्छन् पुलि पुलिस चौकी पनि बजार नै जानुपर्छ केही दुर्घटना भयो भने पुलिस चौकीको रिपोर्ट लेखाउनु पनि बजार नै पुग्न पर्ने छ तुरन्त सेवा गर्ने छैन अनि अदालत त हामीले माथि दार्जिलिङ सहरमा नै गएर गर्नुपर्ने छ अदालत पनि किनभने हाम्रो जग्गातिर अदातलको पनि सुविस्ता छैन उकिल चाहिँ थोरै मात्रा पाउने गर्छ तर अरू व्यवस्था चाहिँ कानुनी कानुनी व्यवस्थाहरू चाहिँ अरू चाहिँ हाम्रो धेरै मात्रामा छैन